मेरो क्षेत्रमा गरिने धार्मिक कार्यक्रमहरू सबसे प्रमुख त तपाईँको फुलपाती भयो फुलपाती जुन चाहिँ उयो छ हाम्रो कल्चर लाखे नाच हुन्छ त्यहाँ अरू जति पनि छ मतलब जात जातको भयो तपाईँहरूको राईहरूको जति पनि साकेला डान्सहरू भयो या जनजातिहरूको जति पनि डान्स छ सबैको आफ्नो आफ्नो कल्चरल इमप्याक्ट जति पनि छ र आफ्नो आफ्नो कल्चरको लुगा लगाएर आफ्नो आफ्नो जातको कस्तो लुगा लाउँथ्यो त्यो लगाएर सबैजना त्यो जुलुसमा जोडिने गरेको छ र अर्को तपाईँको इम्पोर्टेन्ट हो भन्दा बुद्ध पूर्णिमा जुन चाहिँ बुद्ध पूर्णिमाको दिन पुस्तक घुमाउने गरेको छ दार्जिलिङभरि त्यो पुस्तकलाई छोएर हामीले आशीर्वाद लिने गरेको छ या एउटा गुड लक जस्तो लिने गरेको छ र तपाईँको यो देउसी भयो देउसी भैलो यो पनि एउटा रिलिजियसै हो भनौँ यसमा चाहिँ तपाईँको अब नानीहरू घर घरमा गएर एउटा नेपाली के भन्नु एउटा नेपाली स्ल्याम पोयट्रीजस्तै भनौँ एउटा मतलब ठाउँमै गएर आफै बनाएर एउटा भट्टाउने गरिएको छ र तपाईँको अरू लाखे लाखे डान्स त मैले भनिसकेँ तपाईँको जुन चाहिँ यो झाँक्रीहरू भयो झाँँक्री या झाँक्रीहरूको जति पनि यो प्रोग्रामहरू भयो एउटा धार्मिकै हो यो पनि र तपाईँको एकछिनै र तपाईँको यो दुर्गा पूजा पनि एउटा एकदमै भव्य रूपमा मान्ने गरेको छ यहाँ दुग दुर्गा पूजाको दिन यहाँ पन्डाल लगाएर पन्डाल पन्डाल लगाएर सबै ठाउँमा आफ्नो आफ्नो तरिकाले मान्ने गरेको छ त्यहाँबाट तपाईँको यो दुर्गा पूजाको दिन अब अरू ठाउँ जस्तो त्यस्तो त हुँदैन तर पनि यहाँ एउटा भव्य रूपमा मान्ने गरेको छ तपाईँको यो विश्वकर्म पूजा भयो यहाँ जति पनि मोटर स्ट्यान्डहरू छ मोटर स्ट्यान्डको मान्छेहरूले एउटा दुर् के विश्वकर्म पूजालाई एउटा भव्य रूपमा मान्ने गरेको छ सालिन्ने र यो दुर्गा पूजा ए विश्वकर्म पूजाको दिन एउटा मज्जाको पन्डाल बनाएर एउटा विश्वकर्म भगवान्लाई स्थापित गरेर एउटा मज्जाले आशीर्वाद लिने गरेको छ किनकि यो के हरे प्रायःजस्तो विश्वकर्म भगवान्लाई हामीले फलामको भगवान् भन्ने गरिन्छ र चाहेजस्तो गाडीहरू पनि फलामकै हुन्छ त्यही कारणले गर्दा र जति पनि तपाईँको यो जिमहरू भयो त्यहाँ पनि विश्वकर्म पूजा एउटा भव्य रूपमा मान्ने गरेको छ तपाईँको अरू अरू धार्मिक कार्यक्रमहरू त निकै नै छ यहाँ मानिने तर मुख्य चाहिँ यति नै हो